मेरो इच्छा छ यो जीवनमा कालमा नै म कैलाश पर्वत एकपल्ट मानसरोवर र कैलाश पर्वत भ्रमण गर्ने मेरो एउटा ठुलो इच्छा छ है अहिलेसम्म त त्यो कुरा पुरा हुनु सकेको छैन तर भविष्यमा म अवश्य नै कैलाश पर्वत जानेछु यो एउटा धार्मिक स्थल पनि हो सनातन धर्मको धर्मावलम्बीहरूको लागि है र हामी हिन्दूहरूको यो एउटा पवित्र स्थल हो जहाँ भगवान् शिव स्वयं वास गर्नुहुन्छ माता पार्वतीसँग है र त्यो पर्वतमा भनिन्छ अहिलेसम्म कसैले पनि चढाइ गर्न सकेको छैन त्यो पर्वतमा माथि चढ्दाखेरि मान्छेको एजिङ छिट्टो हुन्छ नङहरू छिट्टो पलाउँछ कपालहरू छिट्टो पलाउँछ समय बित बित्दै जान्छ त्यहाँ माथि गएर यो डाइरेक्सन पनि मान्छेहरूले राम्रोसँग कम्पास पनि राम्रोसँगले काम गर्दैन त्यहाँनिर एक किसिमको के छ भन्दाखेरि इलिउजन हुन्छ मान्छेलाई है र कोही पनि त्यसमा अहिलेसम्म चढ्नमा स सफल भएको छैन एउटै बुद्धिस्ट मङ्क मेलारेपा उहाँले चाहिँ त्यो कैलाश पर्वतमा चढ चढ्ने जुन चाहिँ एउटा सफल भएको थिए है र अहिले त्यहाँदेखिको यता चाहिँ कोही पनि पर्वतारोहीहरूले कति कोसिस गर्दा पनि त्यहाँनिर चढाइ गर्नु सकेको छैन चढ्नु सकेको छैन र म त्यो स्थल भिजिट गर्ने चाहिँ म त्यहाँ भ्रमण गर्ने चाहिँ मेरो ठुलो इच्छा छ